हजुर हो त

ए नाम तपाईँको ए हजुर भन्नुहोस् त ए मलाई थाह भएन कुन चाहिँ जग्गा लानुभएको थियो कुन चाहिँ जग्गा लानुभएको ए के के लानुभएको थियो हजुर अनि होइन मेरो दोकानमा त सबै सामानहरू राम्रै पाउँछ होइन अनि मैले तपाईँलाई पनि राम्रै सामान पठाइदिएकै हो किनभने अब तपाईँ आइराख्ने कस्टमर हो त मेरो अनि मैले तपाईँलाई त राम्रै सामान पठाइदिएको थिएँ तर मैले फिट गर्नु लागि चाहिँ अब मेरोमा काम गर्ने मान्छेहरू पठाइदिएको थिए होइन अनि कहिले पो लानुभएको थियो तपाईँले ए आइतावार लानुभएको है अनि त्यहि दिन नै आएर फिट गरिदिएको सबैजनाले जोडिदिएको ए त्यही त मैले मेरो दोकानमा काम गर्ने मान्छेहरू पठाइदिएको थिएँ हो अनि खै मैले त राम्रै सामान पठाइदिएको तिनीहरूले जोड्नुमा अब केही गल्ती गरेर त्यस्तो गरिदियो कि तपाईँ घरमै हुनुहुन्थ्यो त्यो दिन जोड्नु मान्छेहरू आएको दिन जुन चाहिँ जुन चाहिँ त्यो सामान जोडिदिएको थियो त्यो दिन ए तपाईँ घरमा हुनुहुन्थ्यो है हेर्नु हेर्नु हेर्नुभयो होला त होइन तिनीहरूले सामानहरू ल्याउँदाखेरि त राम्रो थियो घरमा होइन उनीहरूले त पहिलादेखिको नै काम गर्ने मान्छे हो कि पहिलादेखिको नै काम गरेर गरेर नै उनीहरूलाई त अब मैले दोकानमा धेरै भयो काम गर्नु राखेको पनि होइन अनि उनीहरूले त राम्रै काम गरिरहेछ अहिलेसम्म त खै अहिलेसम्म त्यस्तो त गरेको थिएन वा योपालि चाहिँ अब के भएर तपाईँको घरमा त्यस्तो गरिदियो कुन्नि होइन होइन त्यस्तो तपाईँलाई थाहै छ होला मेरो दोकानको नाम चलेर नै तपाईँ दोकानमा आउनु भएको होइन अनि र त्यस्तै बिग्रेको सामानहरू नै मैले अहिलेसम्म दिनेभएको भए त त्यस्तो कस्टमरहरू आउँदैन थियो होला होइन ल ठिकै छ म गरिदिन्छु नि है फेरि एकपल्ट पठाइदिन्छु हुन्छ हुन्छ हुन्छ